हेलो हेलो हजुर हजुर भन्नुहोस् न हजुर छ त के के चाहिएको थियो हजुर म चाहिँ जत्ति पनि सब्जीहरू लगाउँछु सबै अर्ग्यानिक मात्रै छ मेरोमा चाहिँ अर्ग्यानिक मात्रै बेच्छु म चाहिँ हजुर हजुर हजुर हजुर अहिले स्टकमा चाहिँ कम्ती मात्रामा मात्रै छ कि अहिले नयाँहरू ल्याएको छैन त्यही भएर हजुर हजुर हजुर हजुर ग्रोथ कम्ती भएर चाहिँ अहिले स्टकमा चाहिँ अलिक कम्ती मात्रै छ तपाईँलाई कति चाहिएको थियो हजुर हजुर दस किलो त हजुर छ नि भन्नुहोस् न अनि अरू चाहिँ हजुर लोकलै हो सबै अर्ग्यानिक र लोकल मात्रै बेच्छु म चाहिँ हो अन्त त्यही भएर सबै राम्रो नै फ्रेस नै बेच्छु अनि तपाईँलाई चाहिँ के के चाहिएको त्यो चाहिँ भन्नुहोस् हजुर हजुर

अँ हुन्छ हुन्छ अँ आलुको चाहिँ म बिस रुपियाँ केजी गर्छु हो प्याजको तिस रुपियाँ केजी अन्त मटर चाहिँ चालिस रुपियाँ केजी फुलकोपी केजी पचास रुपियाँ केजी अहिले त अफ् सिजन भएर कि फुलकोपी त अलिक महँगो नै छ हजुर यो सबै सामानहरू अर्ग्यानिक भएकोले ज्यादै कम्ती चाहिँ गर्नु सक्दिनँ हो अब तपाईँको तपाईँलाई पनि फाइदा हुने मलाई पनि फाइदा हुने हजुर म चाहिँ होइन म यस्तो गर्छु कि आलु टमाटर र प्याजमा चाहिँ म अलिकति डिस्काउन्ट गरिदिनु सक्छु तर फुलकोपीमा चाहिँ सक्दिनँ ल अहिले अफ् सिजन भएर हो त्यो चाहिँ अहिले मार्केटमा पुरै हजुर यो चाहिँ म चाहिँ एउटा फार्म छ कि त्यहाँनिर चाहिँ सबै अर्ग्यानिकहरू मात्रै हुन्छ हो त्यो अर्ग्यानिक फार्मबाटै लिएर आउँछु त्यो चाहिँ सबै अर्ग्यानिक मात्रै पाउँछ त्यो म अर्ग्यानिक मात्रै डिल गर्छु हजुर हजुर हजुर हजुर हजुर सबै लोकल त्यो अब गाई गोरुहरूले हजुर युज गर्दैन हजुर हजुर हजुर त्योहरू चाहिँ हामी त्यस्तोहरू युज गर्दैन हो त्यो एकदमै हेल्थको लागि मान्छेहरू अब राम्रो बिक्री गऱ्यो भने राम्रै दाममा पनि दिइहाल्छु अन्त दाम पनि अलिकति राम्रै हुन्छ हजुर

हजुर हुन्छ हुन्छ तपाईँ टाइम भनिदिई राख्नुहोस् न कतिखेर पिकअप गर्नुपर्छ हो हजुर हुन्छ हुन्छ टाइम भनिदिई राख्नुहोस् न कतिखेर आउनुहुन्छ म यहाँनिर रेडी पारिदिई राख्छु हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ कन्फर्म भयो है